अब शिक्षा रोजगारी र सामाजिक क्षेत्रमा कालेबुङ जिल्लाभित्रका महिलाहरूलाई कस्तो एउटा ठाउँ छ भन्नु पर्दाखेरि अब महिलाहरूको लागि महिलाहरू अब अहिले त कालेबुङमा त हाम्रो कालेबुङ जिल्लामा त महिलाहरू नै अगि बढेको जस्तो लाग्छ किन भने ठुल्ठुलो अहोदामा उनीहरू नै छ किन शिक्षित भयो उनीहरू शिक्षित भएपछि अब महिला एउटा घरको महिला शिक्षित भएपछि त्यो घरको माहोलै शिक्षित भएर जान्छ त्यसले गर्दाखेरि यो महिला सशक्तीकरण भनेको मतलब अब महिला र पुरुषमा त आहिले समानता नै छ त्यो कुनै भेदभाव छैन अब पहिला पो भनिन्थ्यो छोरी पढ्नु हुँदैन अर्काको घर टाल्छ अरे भन्थ्यो अहिले त अब छोरीलाई पढाउनु पर्छ छोरी प छोरी पढ्यो भने आमा हो नि त छोरी त्यो जुन पढेको आमा छ त्यो घरको नानीहरू सबै शिक्षित हुन्छ त्यो आमाले नै डोहोऱ्यउँछ नि त त्यसले गर्दाखेरि नारीहरूको यो शिक्षा रोजगारी होइन सामाजिक विषय लिँदाखेरि चाहिँ अब समानतै छ आहिले पुरुष नारी एकै छ भनेर म मान्छु अन्त साथसाथै अब अहिले त नारीहरूलाई महिलाहरूलाई कस्तो सरकारले पनि एउटा प्रावधान दिएको छ जुन प्रावधान छ जस्तो नानी छोरीहरू महिलाहरू भ अब महिला छोरी आमा एउटै उइसमा आउँछ होइन उनीरू अब महिला जाति हुन् अब स्कुल पढ्दा पनि उनीहरूलाई एउटा कन्याराशी भनेर सरकारले एउटा सहयोग सरकारबाट आर्थिक सहयोग गरेका छन् साथसाथै पछि बिहे गरेर जाँदाखेरि पनि त रुपाश्री भन्ने उनीहरूले एउटा सरकारबाट एउटा रकम पाउँछन् होइन साथसाथै अब घरको गृहणी जो छ गृहिणीलाई एउटा आहिले सरकारले अब लक्ष्मी भण्डार भनेर महिनै पछि अब पाँच सौ रुपियाँ कसरी कति गरेर दिइरहेको छ यसमा त अब महिलाहरूलाई छ एकदमै राम्रो छ अहिले